प्रविधिको विकासले अब हाम्रो जीवनमा परिवर्तन त अब के कस्तो ल्यायो भने अब पहिलाको जमानामा अब पहिला अब लाइटहरू पनि थिएन है त्यति बेला अब लाइट नहुँदाखेरि अब हामीलाई मेसिनेरी सामान चलाउने युज गर्ने कुरा आएन त्यति बेला हामीले अब अलिकति अचार पिस्नुको लागि पनि हामीलाई सिलौटो निकाल्नु पर्थ्यो सिलौटो लोहोरोमै हामीले पिस्नु पर्थ्यौ है त्यति बेला अब समय पनि ज्यादा लाग्थ्यो हामीलाई हामीलाई होइन असुविधा पनि हुन्थ्यो तर अहिलेको अब समयमा चाहिँ हामीले मिक्सर ग्राइन्डरमा अब हामीले दस मिनटमा ब हुने चिज हामी एकै मिनटमा गर्नु सक्छौँ त्यसरी नै अब लुगा फाटा धुनु भयो हामीलाई लुगा धुनुको लागि अब धेरै नै अब कहाँनिर कता टाडो धारा गएर है हामीलाई कति समय लाग्थ्यो लुगा धुनु तर अहिले चाहिँ अब घरमै हामीले वासिङ मसिनमा हाम्रो समय पनि अब त्यही हो अब एकदमै समय बचाएर हामीले कम्ती समयमै हामीले धेरै काम गर्नु सक्छौँ वासिङ मसिनमा धेरै लुगा धुनु सक्छौँ त्यसरी नै अब राइस कुकर भयो खाना पकाउनुको लागि अब हामीलाई ग्यास ब बालेर पा भात पकाइरहनु परेन चलाइरहनु परेन अहिले राइस कुकरमा अब हामीले सजिलोसँगले नै अब हामीले के गरेर भने अब प बसाइराखि दियो अन्त हामी अरू काममा व्यस्त हुँदा पनि भइगयो आफै त्यहाँनिर पाकिहाल्छ है त्यसरी नै अब स्मार्ट फोनको कारणले अब हामीलाई पनि धेरै सु सुविधा भएको छ कतिवटा अब होटेल बुक गर्नु है ट्रेन टिकट फ्लाइट टिकट बुक गर्नु पनि अब हामीलाई धेरै सुविधा भएको छ पहिला अब हामीलाई ट्रेनको टिकट काट्नुको लागि पनि अब हामीलाई जङसनतिरै गएर लाइन लागेर हामीले अब कति मान्छेको भिडमा लाइन लागेर चाहिँ हामीले चाहिँ टिकट काट्नु पर्थ्यो है तर अहिले चाहिँ फोनको सुविधाले गर्दा चाहिँ एकदमै राम्रो भएको छ जसरी हामीलाई सपिङ गर्नु भयो अब हामीलाई केही कुरा कुनै पनि एउटा खाने कुरै अर्डर गर्नु पनि अब खाने कुरै किन्नु पनि पहिलाको समयमा चाहिँ अब हामीलाई दोकानमै गएर लिए गएर किन्नु पर्थ्यो तर अहिले चाहिँ हामीले एउटा फोनमै बुक गर्दै हाम्रो अब घरैमा घरै अघाडि अब खाना पनि हामीले जे जे चाहन्छौँ हामी जे चाहिन्छ हामीलाई जे चाहियो त्यही अब हामीलाई एकदमै घरको अघाडि हामीले पाइहाल्छौँ